हेलो हजुर पप्पू पप्पू स्टोरबाट बोल्दैछु भन्नुहोस् हजुर हजुर के अरे फोनको चाहिँ तपाईँ कति कतिसम्ममा लिनुहुन्छ होला तपाईँको बजेट चाहिँ कति होला बजेट टेन फिफ्टिन थाउजन्ड है ए मतलब टेन थाउजन्डको अन्डरतिर चाहिँ बेस्ट चाहिँ दस हजारको अन्डरमा अहिले हाम्रोमा तिन चारवटा मोडल छ कि दुईवटा स्यामसङको छ अन्त एउटा भिभोको छ एउटा चाहिँ ओप्पोको छ हो अन्त तपाईँलाई कुन चाहिँ कम्पनी मनपर्छ होला स्यामसङ भिभो ओप्पोमा चाहिँ ए हजुर हजुर ए ओप्पोको चाहिँ हाम्रोमा अहिले एफ फिफ्टिन भन्ने एउटा मोडल छ कि तपाईँको यो आठ हजार पाँच सौ आठ हजार पाँच सौमा पाउँछ एफ फिफ्टिन अनि यसमा चाहिँ तपाईँको यो ब्याट्री ब्याकअप पनि राम्रो छ झन्डै एकखेप चार्ज गरेपछि अब एक दुई दिन आरामले थाम्छ पाँच हजार एमएएचको भन्छ हो हजुर स्क्रिन पनि ठिकठाकै त्यस्तो ठुलो पनि होइन छ इन्चको हो डिस्प्ले ठिकैको हातमा कम्फोर्टेबल हुन्छ अन्त क्यामरा पनि मजाको छ हौ फोटोहरू राम्रो हुन्छ फोटो राम्रो आउँछ त्यसमा स्टोरेज पनि तपाईँको एक सौ अठ्ठाइस जिबी पाइहाल्नु हुन्छ अन्त इएमआईमा लिँदाखेरि चाहिँ अलिकति कस्टली पर्छ तपाईँलाई क्यास लिनुभयो भने चाहिँ अब एट थाउजन्ड फाइभ हन्ड्रेडमा भइहाल्छ इएमआईमा चाहिँ त्यही नौ हजार तिन सयहरू जस्तो पुग्छ हजुर अर्को हजुर होइन अर्को स्यामसङको पनि छ कि त्यो चाहिँ अलिक सस्तो पर्छ इएमआईमा पनि तपाईँको आठ हजार पर्छ नर्मली चाहिँ छ हजार पाँच सौको छ राम्रो छ त्यो पनि हुनु त त्यसको चाहिँ ब्याट्री चाहिँ अलिकति अब त्यो ब्याट्री ब्याकअप चाहिँ अलिकति कम्ती छ त्यो अघि भनेकोभन्दा चाहिँ तर क्यामराहरू चाहिँ राम्रै छ क्यामराहरू त आजकलको राम्रै आउँछ फोनमा हो राम्रै छ तपाईँलाई चाहिँ लाइक तपाईँ के प्रिफर गर्नुहुन्छ क्यामरा राम्रो भएको कि कि ब्याट्री अलिक टिक्ने अलिक राम्रो लाग्छ तपाईँलाई ए त्यसो भए त अघिकै ठिक हुन्छ होला सायद बरू अलिकति मिलाइदिन्छु नि म कि अघिकै ठिक हुन्छ होला त्यही त्यही राम्रो हुन्छ होला तपाईँ हाम्रो दोकान देख्नुभएको छ यो यो सुबे सेभोक मोडमा छ नि है सेभोक मोडमा आउँदाखेरि राइटपट्टि तपाईँ आउन सक्नुहुन्छ नि दोकानमा आएर यसो हेरेर हो कुन चाहिँ तपाईँलाई मनपर्छ स्यामसङको मैले भन्नु त तपाईँलाई त्यो भने अन्त भिभो ओप्पोको भने अरूको पनि मोडलहरू हुनसक्छ मलाई थाहा नभएको पनि हुनसक्छ हो नयाँ आउनसक्छ तपाईँ कहिलेतिर आउनुहुन्छ होला आउनुभयो भने

सनडे सनडे चाहिँ फर्स्ट हाफ मात्रै खुल्ला हुन्छ हजुर हजुर हजुर बाह्रको अगाडि मात्रै खोलिन्छ सनडे चाहिँ अरू दिन चाहिँ बेलुका सात आठ बजीसम्म खोलिन्छ तपाईँ हेर्नुहोस् न मिलाएर आउनुहोस् अगाडि हामीलाई कल गरिदिनु होस् हो म मिलाएर हेरिदिन्छु नि के कसो हुन्छ ल म राखिदिई राख्छु नि एक दुईवटा मोडलहरू ल मलाई भन्नुहोस् न हुन्छ हुन्छ हुन्छ हुन्छ ल थ्याङ्क्यु हुन्छ